हेलो हजुर हजुर म नारायण काफ्ले हजुर अँ को बोल्नु भयो होला हजुर दार्जिलिङ डिस्ट्रिक्ट हो पेशोक चियो कमान हो मेरो ए अच्छा अच्छा अच्छा ए ओके ओके नमस्ते तपाईँलाई त्यसो भए हजुर हजुर भन्नुहोस् न अच्छा अँ दार्जिलिङमा अँ विविध प्रकारको सांस्कृतिक विविधता छ अब यहाँनेरि जातिभित्र विशेष गरेर गोर्खा जाति यहाँ बस्ने गर्छन् नेपाली जाति नेपाली जातिभित्र पनि विविध अरू उपजातिहरू छन् राईको आफ्नै संस्कृति छ राईले आफ्नै प्रकारले मरौ परौमा काम गर्छन्

त्यहाँदेखि बाहेक छेत्री बाहुनहरूले अलिक अर्कै प्रकारले मनाउने गर्छन् आफ्नै आफ्नै संस्कृतिहरू मनाउने गर्छन् त्यसरी नै यहाँको विविधता सांस्कृतिक विविधता चाहिँ रहेको छ त्यस्तै छ यहाँको तपाईँलाई अब नि धेरै कुरा जानकारी छ नै होला होइन नेपाली जाति भनेर चाहिँ सबैजनाको एउटा नेपाली जाति अथवा गोर्खा जाति भनेको चाहिँ एउटा छाता मन्च हो भनौ न एउटा संस्था हो एक प्रकारले जसमा चाहिँ सबैजनाले जहीँ भए पनि म आफू नेपाली हो म तामाङ भए पनि आफू नेपाली हो भन्ने प्रकारको सबैको एक्सप्रेसन हुन्छ सबैको आफ्नो अभिव्यक्ति हुन्छ

त्यस्तो छ हेलो हजुर हजुर हजुर एकदमै सबै सबैले सबैको संस्कृतिलाई मन पराउने गर्नु हुन्छ सहभागी बन्ने गर्नुहुन्छ र त्यो त्यो एउटा उपजाति चाड नभएर त्यो पुरा पुरापुरी जातिकै चाडको रूपमा त्यसलाई मनाउने गरिन्छ यहाँनेरि चाहिँ यसको सांस्कृतिक विविधता विविधतामा नै फेरि एकता पनि छ यो चाहिँ एउटा यहाँ सबैभन्दा सुन्दर कुरा छ यहाँको

हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ उम्